अब त्यो हामी एक खेप गएको अस असारको टाइममा गएको पानी परेर पनि घाम लागेको थियो दुई तिनजना केटाहरू जाउँ हौ माछा मार्नु जानु र यति बेला भरे भेल आउँदैन भने आउँदैनौँ जाउँ घाम लागि रहको छ कहाँ हो छङ्गै उग्रिरहेको थियो त्येति बेला चैँ हामी केटाहरूसँग गयौँ जादाँखेरि तल टिस्टा गएर बल्छी पो खेल्दै थियो माथिबाट त डरलाग्दो लुडिएर आयो पानी उँभो माथि कहाँ शिरमा पानी परेछ अन्त लुडिएर आउँदा त हामी त भाग्यौँ हामी त माथि सऱ्यौँ त्यहाँदेखि त त्यो पल्टेर गयो त्यो बल्छीको त्यो उयो भाएको सोहोरसार लगेर त उँधो खै उँधोतिर त बग्रेलदो माछाहरू थियो सबै त्यो भेलले त पाखा निकालेछ नि त माछा त ढाङढुङ निकाल्यो त्यहाँदेखि पछाडि दुई तिन दिनको बादमा चाहिँ सुन्यौँ अब त्यो माछा त्यो भेलले निकालेर दुई तिन दिन भएको त खाने कुरा त आएन अन्त त्यती बेला चाहिँ त्यहाँनिर हामी छोडेर आयौँ उकालो अनि सबै त लगिहाल्यो सामानहरू त्यो खेल्दै थियौँ माथिबाट बढेर अचानक बढेर आएर त त्यो पनि कहाँ मलाई त थाह पनि थिएन त्यो साथीले पो आयो बाढी आयो बाढी आयो भन्यो कि त्यहाँदेखि त्यो बाढी आयो भन्दाखेरि चाहिँ हामी भाग्यौँ यसो उँभो हेरेको त आह माथिबाट ठुलो भेल आउँदै रहेछ अन्त हामी उकालो लाग्यौँ छैन त्यो भाँडाहरू एक दुईवटा भाँडा पनि थियो भाँडाहरू पनि लगिदियो चुला ढुङ्गा गाडेर त्यहाँ खाना बनाउनु भनेको त्यो पनि खाडामखुडुम लगिदिइहाल्यो त्यसले गर्दाखेरि हामी फर्केर आयौँ अन्त त्यो माथि फ्याक्ट्रीको मैलाहरू त्योहरू सबै त्यो के केहरू त्यो आम्माम त्यो कालो न कालो लेदो आयो है माथिबाट त्यो लेदो त्यसको चाहिँ भोलिपोल्ट हो नि त्यो त्यो लेदो आएको त त्यहाँदेखि भोलिपल्ट पनि गयौँ नि हामी गएर चाहिँ जाँदा माथिबाट फेरी ऊ लेदो त्यो फ्याक्ट्रीको के केहरू त्यो प्लास्टिकहरू सबै त्यो बोतलहरू प्लास्टिकको बोतलहरू त्यो के केको कागजहरू सबै बगाएर ल्यायो लग्यो त्यहाँदेखि त्यति बेला पनि हामी भएन खेल्नु हामी फर्केर अयौँ त्यस्तो पानी खाएर त मन्छे त मर्छ बिमार हुन्छ फेरि भएर चाहिँ हामी चाहिँ अन्त फर्केर त्यहाँदेखि चाहिँ गयौँ न पन्ध्र दिन जस्तै गयौँ न हामी नभए त हामी ल्याउँथ्यौँ नि मारेर यसो अब यसो छवटा सातवटा आठवटा नौवटा दसवटा बाह्रवटा जस्तो ल्याउँथ्यौँ ल्याएर त्यहाँबाट साथीहरूसँग दुई दुईवटा कोही बेला तिन तिनवटा जस्तो ब हुन्थ्यो ल्याएँर चाहिँ अब खान्थ्यौँ हामीले